युवाहरूको बेरोजगारीको लागि सरकारले धेरै कारखानाहरू खोलिएको हुनुपर्छ बन्द चियाबारीहरू खोलिएको हुनुपर्छ अनि बेरोजगारी सृजना हुँदैन रोजगारको लागि हाम्रो युवाहरूलाई यसरी सरकारले गरिएको हुनुपर्छ